मेरो जीवानमा योगा एउटा प्रमुख सबसे ठुलो भुमिका निभाउँछ किन योग बिना म आफ्नो दिन सुरु गर्दिनँ म आ उठ्ने बित्तिकै पहिला ध्यानमा बस्छु त्यस पछि सकेपछि म आफ्नो योगा मिलाउँछु मैले आफ्नो रुटिन बनाएको छु योदेखि टाइममा यो गर्छु जस्तै पहिला उठ्छु पानी खाएर ध्यानमा बस्छु त्यसपछि म आफ्नो योगा एक घन्टाको कम्प्लिट गर्छु त्यस पछि मात्रै म आफ्नो फ्रेस हुने काम त्यहाँदेखि आफ्नो अलग अलग काम गर्छु मेरो नियम मेरो समावेश बनाएर मैले आफ्नो सधैँ सालौँभर सालौँदेखि गरिरहेको छु म नभ्याएको कारणले गर्दा म आ उठ्ने बित्तिकै यो आफ्नो आफ्नो हिसाबले यो मैले आफ्नो रुटिन बनाएको छु तर तपाईँहरूले चाह्यो भने फ्रेस भएर योगा गर्नु सक्नुहुन्छ जस्तै पहिला उठ्नु भयो टोइलेट जानु भयो त्यहाँ पछि आएर मुख सुख धोएर त्यहाँदेखि योगा सुरु भयो भने अत्यन्त राम्रो हुन्छ लाभदायक हुन्छन् आफ्नो जीवनमा कति कुराहरू चाहिँ छोड्नु हुँदैन जस्तै योगा योगा छोड्नु भयो भने तपाईँ अल्छे हुन्छन् र यसलाई नछोडेको राम्रो तपाईँ भ्याउनु भएन भने तपाईँले आफ्नो अलिक टाइम मिलाउनुहोस् छिटो गर्नुहोस् बरू तर गर्नु चाहिँ गर्नुपर्छ म त आइलेदेखि सालौँभरदेखि कहिले पनि ग्याप गरेको छुइनँ र म अरूलाई पनि यही भन्नु चाहन्छु गर्नु पर्छ सुक्रिया